ओइ रोशनी सुन् न तैँले र मैले अस्ति गएर क्याउ त्यो साडी किनेको थियो नि कस्तो दामी रहेछ मैले अस्ति वर्तमानमा लगाएँ कि त्यसको क्वालिटी कस्तो दामी सजिलो पनि होइन सबैलेले मन पनि परायो त्यसको कलर कति मिठो मलाई कति सुहायो भन्दै भनेको कि त्यसको मुजाहरू पनि छप् छप् बस्दोरहेछ होइन अन्त त्यो साडीको चाहिँ नि त्यो धुँदाखरि पनि क्वालिटी एकदम राम्रो धुँदाखेरि पनि कलरहरू नजाने होइन क्वालिटी पनि सबैले मनपरायो अन्त बहिनीले त्यस्तै किनिदिनु ल मलाई पनि भन्दैथ्यो कि अन्त मैले चाहिँ त्यो दोकानको एड्रेसहरू दिइरहेको छु बहिनीलाई हो अन्त तँ गएर त्यसलाई हेल्प गरिदे ल किन्नुको लागि कस्तो मनपराएको भन् न सबैले कस्तो दामी साडी